त्यो पनि अब बुढाले मात्रै कमाउँछ बुढीको काम छैन म त घर हाउसवाइफ हो घरमा बस्छु अनि घरको कामहरू गर्छु घरको काम गर्छु नानी हेर्छु त्यत्ति नै काम छ एउटा केही छैन यसो गाईहरू हेर्छु गाईको गोबरहरू सोहोर्नु काम घरहरू बढार्नु काम पोचा लगाउनु काम त्यत्ति नै हो अनि यता दबाई दबाईमुलोमा खर्च हुन्छ तिन हजार थापेकोमा दबाईमुलोमा खर्च हुन्छ पन्ध्र सौ जस्तो बिमारी भयो भने पन्ध्र सौ दुई हजार जस्तो त खर्च हुन्छ अनि त्यो दुई हजार खर्च भएपछि एक हजारले के गर्नु घरमा खर्च कति गर्नु के गर्नु केही थाहा हुँदैन हो अनि त्यो ना त्यो त्यो तिन हजारमा पनि त्यत्ति तुरिएपछि नानीहरू बिमारी हुन्छ नानीहरू बिमारी हुँदा फेरि दिनुपर्छ पैसाहरू पैसाहरू दिनुपर्छ त्यो पैसाहरू दिएपछि दबाई दिन्छ पैसा दिएन भने दबाई दिँदैन अब म कहाँबाट त्यत्ति पैसाहरू कहाँबाट पुर्याउनु नानीहरू अनि त्यति पैसाहरू पुर्याउनु सक्दैन अन्त दबाई दबाईहरू किन्नुको लागि एकदम गाह्रो हुन्छ पैसा नपुगेर अनि के भन्छ अरे सरकारी हस्पिटलबाट हाम्रो यता ज्वरोको दबाई अनि घाउहरूको दबाईहरू दिन्छ फ्रीमा दिन्छ ल्याएर त्यो सरकारी दबाईहरूले त राम्रो हुँदैन अन्त प्राइभेटै देखाउनुपर्छ प्राइभेट देखाउँदामा जान्छ लगभग दुई तिन हजार तिन हजार अझै ठुलो ठुलो प्राइभेट डक्टरहरू जस्तो कि अलिपुर प्राइभेट डक्टर छ सिलगढीमा छ कुचबिहारमा छ त्यत्ति त्यत्ति टाढटाढोमा देखाउनु पऱ्यो भने त झन् बेसी खर्च हुन्छ त्यसैले गर्दामा के अरे इन्कम पुग्दैन घरकोहरू बाहिर जानुपर्छ बाहिर गएर बाहिर जस्तो बेङ्लोर कर्नाटक केरला सिलगढी सिक्किमतिर गएर कमाउनुपर्छ घरको खर्च गर्नु नानीहरू बिमारी भने नानीहरूको डुबोई दबाईमुलोमा खर्च गर्नु त्यसको लागि भए पनि बाहिर जानुपर्छ हो अनि दबाईहरू दबाईहरू त पाउँछ नि तर के गर्नु त्यो दबाईहरूले राम्रै हुँदैन राम्रो भएन भने त्यो राम्रो नभएको कारणले चाहिँ गर्दा प्राइभेटहरू देखाउनैपर्छ प्राइभेटहरू देखाएपछि त खर्च हुन्छ खर्च भएपछि खर्च भएपछि त अब कमाउनु त जानैपऱ्यो यतातिर सरकारीमा अब भारी जिउकोहरू छ भने सरकारीबाट दबाईहरू दिन्छ यसो दबाईमुलो दिन्छ सोनोग्राफीहरू गर्नु भन्छ सोनोग्राफीको लागि पनि छ यता सुविधाहरू छ फ्यामिली प्लानिङ छ फ्यामिली प्लानिङमा तपाईँको उयस सोनोग्राफीहरू गर्छ ब्लड टेस्टहरू गर्छ त्योमा गभर्मेन्ट ए गभर्मेन्ट हो त्यो अलिपुरबाट डक्टर आउनुहुन्छ सिआर दास भन्ने एउटा डक्टरले चाहिँ चेकअपहरू गर्नुहुन्छ चेकअपहरू गरेपछि त्यहाँ अब नानीको आमाहरूलाई के भएको छ के भएको छैन त्यो सबै बताउँछ अनि त्यो सबै बताएपछि दबाईमुलो दिन्छ दबाईमुलो खाँदा लगाउँदा त्यत्तिकै त्यत्ति सुविधा चाहिँ छ अनि सोनोग्राफीहरू चाहिँ कम्ती दाममै हुन्छ छ सौ रुपियाँमै सोनोग्राफीहरू गरिदिन्छ बेसी पैसा पर्दैन त्यही नै प्राइभेटमा गयो भने त पुरा पैसा पर्छ प्राइभेटमा गऱ्यो भने तपाईँको सात सौ आठ सौ पर्छ अनि सात सौ आठ सौ बगानकोमा मान्छेलाई कहाँबाट पाउने हो कमाउनु पऱ्यो कमाउनु जाँदा घरमा हेड मान्छे हुँदैन घरमा बाबुआमा बिमारीहरू भयो भने बिमारीहरू हुन्छ यत्ताउत्ति लानुको लागि मरद मान्छे चाहिन्छ मरद मान्छे छैन भने केही हुँदैन अहिलेको जमानामा घरमा त्यसैले गर्दा अब मजाले कमाउनु पनि पाइँदैन त्यो इन्कम नाथे कति हुन्छ त्यो इन्कमबाट दबाईमुलो दबाईमुलो गरेर दबाईमुलो गरेर पनि केही हुँदैन जस्तो कि अब प्रेसरहरू डाउन हुन्छ सुगर हुन्छ कसैलाई त्यस्तोको दबाई त सुगरको दबाईहरू त गभर्मेन्ट हस्पिटलबाट दिँदैन प्राइभेटमा किन्नुपर्छ प्राइबो प्राइभेटमा किन्दाखेरि चाहिँ तपाईँको एउटै दबाईको दाम तिन सौ चार सौ पर्छ अनि त्यो तिन सौ चार सौको दबाई मात्रै यो एक टाइमको एउटै हुन्छ अनि अझै त्यो पनि सकिएन भने इन्सुलिन लगाउनु भन्छ इन्सुलिनलाई पर्छ तपाईँको पाँच सौ जस्तो दे ओ त्यत्रो पैसाहरू कहाँबाट कमाउने कमाउनु सकिँदैन कमाउनु पऱ्यो हो अनि त्यो कमाएपछि दबाईमै जान्छ दबाईमा गएपछि अब प्रेसर डाउन भयो भने त यहाँबाट उयो लगाइदिन्छ स्लाइन लगाइदिन्छ गभर्मेन्ट हस्पिटलबाट एनएस स्लाइन लगाइदिन्छ नर्मल स्लाइन अरू त केही लगाइदिँदैन अरू त छैन यो हस्पिटलमा गभर्मेन्ट गभर्मेन्ट हस्पिटल भन्ने नाम मात्रै छ घरछेउको हस्पिटल भन्नु नाम मात्रै छ अरू त केही छैन यो हस्पिटलमा त मान्छेलाई एडमिट तक गर्दैन किनकि यो हस्पिटलमा एभाइलेबल केही केही दबाई कुरो दबाईमुलो केही एभाइलेबल छैन त्यसैले गर्दा हामी त उता जानुपर्छ के अरे नाम लोथाबारीमा जानुपर्छ लोथाबारीमा गएर हामीले लोथाबारीमा गएपछि हामीले सबै त्यहाँनिर गभर्मेन्ट हस्पिटलबाट खर्च गर्छ गभर्मेन्ट हस्पिटलमा खर्च गर्नुपर्दैन तर गभर्मेन्ट हस्पिटलको डक्टरहरू पनि प्राइभेटमा बस्यो भने प्राइभेटपट्टि देखाउँदाखेरि खर्च हुन्छ किनभने प्राइभेटमा अब राम्ररी हेर्नुहुन्छ उनीहरूले प्राइभेटमा गयो भने हातहरू लगाएर डिग्रीहरू लगाएर चेक गर्नुहुन्छ अनि यता सरकारीमा बस्यो भने लाइन लाग्नुपर्छ सरकारीबाट सरकारीबाट लाइन लाग्दा उनीहरूको टाइम हुन्छ दस बजीदेखिको एक बजीसम्मको टाइम हुन्छ एक पनि होइन साढे बाह्र बाह्र बजी त्यो टाइमभित्रमा गयो भने त्यही उयो हुन्छ के अरे चेकअपहरू गरिदिन्छ त्यो पनि हातले छुँदै कता के भएको छ कस्तो भएको छ त्यो हेर्दै त्यस्तो खाले चेकअप गरेर त्यसैले गर्दा प्राइभेटमा देखाउनुपर्छ त्यसरी चेकअप गऱ्यो भने त राम्रो हुन्थ्यो यता उयसमै नै तर त्यस्तो हुँदैन रहेछ अनि के भन्छ अरे म त उता कुचबिहार हस्पिटल कुचबिहारतिर पनि छ अरे त त्यतातिर त अहिलेसम्म गएको छुइनँ यता हाम्रो अलिपुरद्वार डिस्ट्रिक अलिपुरद्वार हो हाम्रो त्यो जग्गामा पनि एउटा ठुलो हस्पिटल छ तर त्यो हस्पिटल कहिले सफा हुँदैन किनभने त्यहाँ नानी पाएको आमा आमाहरूले नानीको थाङ्ना आफ्नो मिन्स भएको कपडासपडा सबै प्लास्टिकमा लगाएर हस्पिटलको अगाडि नै क त्यो हस्पिटलको भित्र नै डस्बिन हुन्छ त्यो डस्बिनमा फ्याँकेको हुन्छ त्यो डस्बिनको भित्रको जबडाहरू फेरि त्यही आँगनमा फ्याँकिदिन्छ अनि त्यो आँगनमा फ्याँक्योपछि त्यहाँ कस्तो मच्छरहरू आउँछ मच्छरहरू आएर झिँगा आएर त्यही मैलामा बसेको झिँगाहरू गएर खानामा बसिदिन्छ खानामा बसेपछि बिमारी हुन्छ बिमारी भएपछि राम्रो हुँदैन कत्रो बिमारी हुन्छ बिमारी पनि अनि त्यो बिमारी भएपछि त्यो जग्गामा पनि डक्टरहरूले पनि सक्दैन राम्रो गर्नु सक्दैन भन्छ अनि त्यही भएर सकेन भने त त्यो के गर्नु त्यो केही गर्नुभएको छैन त्यहाँबाट त उपाय छैन प्राइभेटै देखाउनुपऱ्यो प्राइभेट देखाएपछि प्राइभेटमा गएर अनि दबाईमुलो गरेर राम्रोसित उयो गऱ्यो भने त भइहाल्छ त्यहाँबाट त त्यो त्यो पनि पैसा पैसासैसा चाहिन्छ पैसा कमाउनुलाई पैसा कमाउनुलाई बाहिरतिर जानुपर्छ दुई तिन हजार इन्कम हुन्छ दुई तिन हजारबाट एक हजारको पन्ध्र सौको त दबाई किन्नुपर्छ यताको फ्रीको दबाई त केही काम लाग्दैन अन्त त्यही त्यही दबाईमुलो गर्दा राम्रो भएन भने पनि त्यो दबाईमुलोबाट राम्रो भएन भने प्राइभेट देखाउनु पऱ्यो प्राइभेट देखायोपछि अनि प्राइभेट देखाएपछि हुन्छ राम्रो हुन्छ यतातिर त